मेरो चाहिँ फोटोग्राफी चाहिँ पेसा होइन है मलाई चाहिँ एकदम फोटोग्राफीहरू मनपर्छ है अनि त्यही कारणले चाहिँ म कहीँतिर गइहालेँ पनि फोटो क्लिक् गरेर त्यहाँदेखि आएँ पछि त्यहाँ देखि घरमा आएपछि फोनमा एडिटहरू गरिहाल्छु अब अहिले चाहिँ अब मेरो घरकोहरूले पनि अलिकति सपोर्टहरू पनि गर्नुहुन्छ है सपोर्टहरूको कारणले गर्दा चाहिँ मलाई क्यामेराहरू किनिदिनु भएको छ त्यही भएर चाहिँ म कहीँतिर जाँदाखेरि पनि म यसो केही राम्रोहरू देख्यो भने चाहिँ अलिकति फोटोहरू क्लिक् गरेर ल्याएर चाहिँ एडिटहरू पनि गरिहाल्छु